मैले चाहिँ मिन्त्राबाट रोडस्टरको एउटा टी सर्ट अर्डर गरेको थिएँ र त्यो टी सर्टको प्राइज चाहिँ थियो फाइभ नाइन्टी नाइन पाँच सौ निनानब्बे रुपियाँ र त्यो चाहिँ डेलिभरी चाहिँ दुई दिनभित्रै गरिदियो मलाई मेरो डेलिभरी एजेन्टले र प्रडक्ट रिसिभ गर्दाखेरि चाहिँ मैले त्यसको फेबरिकहरू जुन चाहिँ चेक गरेँ फेबरिक पनि एकदमै राम्रो कटनको थियो र कलर पनि एकदम मिठो खालको रेड कलरमा आएको छ र लाउँदा पनि एकदम समरमा शितल दिँदो रहेछ त्यो टी सर्टले र धोएर हेर्दाखेरि पनि त्यसको कलर चाहिँ जाँदैन रहेछ र फाइभ नाइन्टी नाइनभित्र चाहिँ यत्ति राम्रो प्रडक्ट रोडस्टरले दिएको छ अन्त त्यो धेरै मन पऱ्यो त्यो टी सर्ट चाहिँ मलाई